भर्खरै जन्मिएका बच्चाहरूको लागि वातावरण एकदमै स्वस्थ हुनु पऱ्यो है पोल्युसन फ्री हुनु पऱ्यो अब रुमहरूमा त्यो विभिन्न प्रकारको त्यो रूम स्प्रेहरू लगाउन भएन अन्त त्यो के भन्छ प्लास्टिक्सहरू डढाउनु भएन है अन्त किनभने नानीहरूको अब इम्युन सिस्टम एकदमै कम्ति भएकोले गर्दा चाहिँ त्योहरू अब नानीहरूले सहन सक्दैन है त्यस्तो गन्धहरू त्यहाँदेखि अर्को कुरा चाहिँ खानाहरू एकदमै राम्रो दिनु पऱ्यो है अब अनि त साथै नानीलाई मात्रै नभएर नानीलाई एकदमै सफा राख्न पऱ्यो है अन्त सफा नानीको लुगाहरू एकदमै सफा राख्नु पऱ्यो है अनि एकदम पुछपाछ गर्नु पऱ्यो अन्त साथै आमाहरू पनि एकदमै सफा बस्नु पऱ्यो नानीको लागि है अन्त त्यसको लागि चाहिँ अब नानीको खानाहरूदेखि लिएर सबै खाना खानेहरूदेखि लिएर सबैकुरा चाहिँ अब बोइलिङ वाटरले मज्जाले धुनुपर्छ है नानीको स्वास्थ्यको लागि अन्त त्यस्तै अब नानीहरूलाई एकदम सफा सुग्घर नानीहरूले सुत्नेदेखि लिएर नानीहरूको रुम एकदमै सफा राख्यौँ भने चाहिँ नानीहरू एकदमै बिमारीबाट एकदमै अब बिमारी नै लाग्दैन भनौँ न है